मेरो सानो छँदाको एक्सपिरियन्स एउटा अनुभव चाहिँ के छ भनेदेखि म सानो हुँदाखेरि हाम्रो यहाँनिर कृषि मेला लाग्थ्यो यहाँ कालिम्पोङ मेलाटारमा पेदुङ स्कुलको तल मेलाटारमा कृषि मेला लाग्थ्यो माघे मेला लाग्थ्यो यहाँ टिस्टामा त्रिवेनी मेला लाग्थ्यो माघे मेला लाग्थ्यो रेलीमा लाग्थ्यो त्रिवेनीमा लाग्थ्यो र सानो सानो हुँदाखेरि खुब आनन्द लाग्थ्यो अन्त म चाहिँ पछ्याउँथे म बाबा आमासित पछ्याउँथे आमाले चाहिँ तँलाई बोक्नु पर्छ तँलाई लादिनँ भन्नुहुन्थ्यो मलाई मो कति जान रहर लाग्थ्यो तपाईँहरू त हेर्नु जानु हुन्छ म चाहिँ जानु नजानु भनेर भन्दाखेरि आमालाई पनि माया लाग्दो रहेछ बिचरा म मात्रै कसरी जानु छोरो आफ्नो यसलाई पनि लानु पर्छ भनेर डोऱ्याउँदै कहीँ बोक्दै लिएर जानु हुन्थ्यो र हेर्थ्यो हामी कहाँ तरुलहरू उसिनेको रोटी सेल रोटीहरू पकाएको कति राम्रो सब्जीहरू बनाएको कोही खाइरहेको छन् बसिरहेको छन् कोही गाउँदैछन् कोही नाच्दैछन् कोही उफ्रिँदैछन् कोइ पौडी खेल्दैछन् कोइ बनभात त्यहाँ खाना पकाएर मज्जाले खाना खाँदैछन् कति खुसी र आनन्द सबै टाढो टाढोको आउने जानेहरूसित चिना परिचय गरेर मित्रभाव बडाएर सबैसित ओहोरदोहोर गरेर हिँडेर उनीहरूले गरे उनीहरूले के गर्दैछन् कसो गर्दैछन् त्यो चाहिँ म नियालेर हेर्थेँ म स्टडी गर्थेँ मलाई चाहिँ नि त्यत्ति ठुलो अब अरूसित कसैलाई बात त कसैसँग बात मार्न मलाई अलिकति असुविधा लाग्थ्यो सानो भएको कारणले गर्दाखेरि र आमाले मलाई खुब लिएर जानुहुन्थ्यो घुमाउनुहुन्थ्यो खुब घुम्थेँ मज्जा आउँथ्यो खुसी लाग्थ्यो त्रिवेनी मेलामा ए चारैपट्टि कुखुराहरू पूजा गरेको परेवाहरू पूजा गरेर उडाइ दिएको त्यो सबै त्यो केटाकेटीहरू गएर त्यो परेवाहरू पक्रिन्थे कोही पौडी खेलीरहेका छन् कोही माछा मारिरहेका छन् कति खुसी र आनन्द लाग्थ्यो बेलुका फेरि त्यहाँ खाजासाजा खााएर हामी थपक्क आफ्नो फर्किएर आफ्नो घरमा आउँथ्यौँ र बस्थ्यौँ त्यो पहिलाको याद आउँछ मलाई हाम्रो संस्कृति संस्कारहरू कस्तो कस्तो थियो के के थियो पनि मलाई सानोदेखि नै केही न केही अलिकति अनुभव छ